अबो किसानहरको बारेमा मलाई त्यति थाहा जानकारी छैन थाहा छैन अब के गर्छ कसो गर्छ कही थाहा छैन अब किसानहरूले अब के गऱ्यो कसो गऱ्यो हामीलाई घरमा केही थाहा हुँदैन